मैले अब माटोहरू खन्दाखेरि चाहिँ काँटाले खनेर ल्याउँछु अन्त मलहरू खन्दाखेरि पनि काँटाले नै खनेर ल्याएर रोप्छु त्यहाँदेखि प्लास्टिकमा मजासितले फिटेर त्यसलाई चाहिँ धोक्रोहरूमा प्लास्टिकको धोक्रोहरूमा हालेर रोप्छु फुल